मलाई बिहानै घरको फेमिलीहरूसँग वा कालचिनी बजार जानु पर्ने थियो साढे सात बजेतिर यस्तै आठ बजेतिर चाहिँ जानु पर्ने थियो लेकिन खोइ त्यो ट्राभल एजेन्सीबाट गाडी बुक गरेको थियो मैले खोइ त्यो गाडी नै आएन यहाँ आठ बजि सकिसक्यो ढिलो भइसक्यो मलाई कतिखेर आउने अब म कतिखेर जानु अब भयो कालचिनी अब बन्द हुन्छ पनि होला यतिखेरसम्म त खोइ मलाई घरको मान्छेले नि कराइरहेछ यतिखेर भइसक्यो खोइ गाडी आएको भनेर मलाई त पुरा रिस उठ्दैछ अहिले म आओस् त त्यो गाडी यस्तो कराउँछु नि त्यो गाडीलाई त्यो ट्राभल एजेन्सीलाई पनि मैले कल गरेर भन्यो खोइ आउँदैछ भन्छ खोइ खोइ आठ बजि सकिसक्यो आएकै छैन कतिखेर आउँछ आउँछ थैत तेरिका त्यहाँ मलाई कालचिनी जानु काम छ यहाँ फेमिलीहरू पनि जान्छु भनिरहेछ मसँग घरको मान्छेहरू पनि त्यही भएर मैले गाडी बुक गरेको थियो खोइ आहिलेसम्म आएको छैन त्यो गाडी के भएको नि यस्तो अहिले आओस् मत्र न यस्तो कराउँछु नि यतिखेर हो आउने टाइम भन्छु मलाई पुरा रिस उठिरहेछ यतिखेर आ आउने टाइम हो उसको कहिले बोलाएको कहिले आएको त्यस्तो त नगर्नु नि किन गर्नु बरु आउँदैन भने आउँदैन भन्नु बरु किन त्यसरी हामीलाई पर्खाइ राख्यो भने ढिलो भयो अरू नै अर्कै गाडी बुक गर्थ्योँ हामीले कस्तो ढिलो भएको बेलामा चाहिँ झन् ढिलो गर्दैछ यतिखेर भइ सकिसक्यो यहाँ मलाई घरको फेमिलीले पनि पुरा कराउँदैछ यतिखेर भइसक्यो गाडी आएको छैन के गरेको तैँले भनिरहेछ अब के गर्नु गर्नु अहिले आओस् त मैले त पैसा त पुरै दिन्छु त हो किन यस्तो गरेको मलाई चाहिँ ढिलो भइरहेको बेलामा चाहिँ अरू बेला तर केही छैन आहिले यहाँ फेमिलीहरू पनि जान्छ भनेर यहाँ मैले हिजोदेखिको उनीहरूलाई पनि भनिरहेको थियो त्यही कारण उनीहरूले पनि मेरै भरोसा गरिरहेको थियो मैले गाडी बुक गरेँ सबैभन्दा आहिलेसम्म आएको छैन गाडी पनि लिएर ढिलो भइ सकिसक्यो हामीलाई आहिले हामीले बजार गर्नु गयो भने सबै दोकानको विशेष सस्तो सस्तो दाममा पाउँछ फल फुलहरू त्यही भएर मलाई त्यतिखेर जानु मन लागेको आहिले आहिले नौ दस बजेतिर आओस आओस् त त्यतिखेर गयो भने हामीलाई बहुत गाह्रो पर्छ त्यतिखेर बहुत महँगो महँगो दाममा पाउँछ सबै जिनिसहरू त्यतिखेर किन्नु पनि मलाई मन लाग्दैन महँगो महँगो दाममा अहिले यति खेर गयो भने चाहिँ हामीलाई सजिलो हुन्थ्यो नि सात आठ बजेतिर खोइ आउँदै आउँदैन यतिखेर भइ सकिसक्यो कति खेर आउँछ आउँछ कोनि त्यसै ढिलोमाथि झन् ढिलो गरिदिँदैछ हो आओस् मात्रै न भक्कु नानाभाँती भनिदिन्छु कस्तो बेहोरा भएको रहेछ हो रिस पो उठि सकिसक्यो अघि आउनु पर्ने हो नि जतिखेर बोलाउँदा त्यतिखेर नआएर आहिले ढिलो आइ पुगिरहन्छ त्यही पनि आएको पनि छैन अहिलेसम्म कहिले आउँछ आउँछ थैत तेरिका यतिखेर भइसक्यो आएकै छैन तँ तँ र म म बाझ्छु आहिले त्यो ड्राइभरसँग अहिले म आहिले म आओस् न तँ सो सबै दिन्छु नि म यतिखेर भइ सकिसक्यो आउँदैन कहिले आउँछ आउँछ म त रिस उठिसक्यो आउँदैन भने डाइरेक्ट भन्नु आउँदैन भने किन मलाई यति ढिलोमाथि ढिलो गरिदिएको हो हैट् यति खेर भइसक्यो मलाई आहिले कराएको कराएकै छन् र अहिले आओस् न भए कसम भयो थप्पडले दिनु नि म् त्यो ड्राइभरलाई झापडले भने दिन्छु झापडले दिन्छु अनि भक्कु भनिदिन्छु यतिखेर आउने टाइम हो छ्या भन्छु म आउनु सक्दैन भने के खोज्नु भनिरहनु डाइभरहरू छिः त्यस्तो नामको मात्रै तिनीहरू त पैसा खानु बाहेक अर्कालाई केही कामको लागि जाँदैछ ढिलोमाथि ढिलो गरिदिँदैछ झन् यतिखेर भइसक्यो छिः कस्तो बेहोरा भएको हो उनीहरूको त बेहोरै नभएको हो छ्या अलिकति ब्रेन त हुनु पर्छ कतिखेर आउनु पर्छ कतिखेर बोलएको त्यतिखेर पो आउनु पर्छ त यतिखेर भइ सकिसक्यो आएकै छैन कतिखेर आउँछ आउँछ हेरौँ